अहिले त हाम्रो नानीहरूले नेपाली भाषा पनि भुलिइसके खालि इङ्लिस भन्छन् इङ्लिस मात्रै शब्द आउँछ भन्छन् हिन्दी पनि पढ्नु सक्दैनन् अब नेपाली भाषै आफ्नो भाषा नै छोडिसके भुलिइसके अब हिन्दीतिर इङ्लिसतिर जान्छन् हिन्दी पनि आउँदैन अरे खालि इङ्लिस इङ्लिस इङ्लिस भन्छन् सबै कुरो इङ्लिसबाटै पढ्छन् सबै नै गर्छन् इङ्लिसबाटै लेख्नु पढ्नु सबै नै इङ्लिस अब के अब अलिक दिनमा बोल्नु पनि त इङ्लिसै बोल्छन् आफ्नो नेपाली भाषा चाहिँ सबै छोडिसके छोडिसके अब त्यही नानीहरूले अब पढ्नै जान्दैनन् त